हेलो झर्ना दिदी म आ रेनुका ए हजुर आज मेरो छोराको बर्थ डे हो की तपाईँलाई केक अर्डर दिऊँ भनेर नि हजुर घर परिवारमै काट्ने अनि साथीहरू छ उसको पाँच छजना त्यसैले तपाईँलाई अर्डर दिन्छु केकको चाहिँ अनि तपाईँको उतापट्टि रेस्टुरेन्ट खोलेको छ नि नयाँ त्यहाँनेर भाइहरू छ नि त्यो भाइहरूलाई भनिदिनु होस् न हजुर हजुर त्यहाँ चाहिँ के के पाउँछौँ हजुर ए हजुर मम गर्नु पर्छ होला हौ मम हजुर भनिदिनु होस् न कति प्लेट भने नि बिस पच्चिस प्लेट गरिदिनु होस् न हजुर अनि तपाईँ पनि आउनु होस् ल हजुर तपाईँ त अब घर परिवार जस्तै हो नि त त्यसै कारण तपाईँलाई पनि बोलाएँ मैले हजुर पाँच बजीतिर काट्छु केक हजुर हजुर हुन्छ हुन्छ भनिदिनु होस् ल कनफर्म गरिदिनु होस् ल हुन्छ हुन्छ त्यो भाइहरूलाई पनि कनफर्म दिनु होस् ल बेलुका पाँच बजीतिर ल्याउनु आउँछ भनिदिनु होस् न